म धेरै दिनको लागि बाहिर जानुपर्दा चाहिँ म मेरो बिरुवाहरूको लागि चाहिँ है र पहिला नै केही एउटा व्यवस्था जस्तो हट हाउसहरूतिर हालेर त्यसलाई आफू जानुभन्दा अगाडि पनि मल जल र पानी हालेर नै जान्छु अब यस्तो हट हाउसतिर राखेर सिँयालमा राखेर है अलि अब आफू धेरै दिनको लागि जानुपर्दाखेरि चाहिँ अब घर छेउ आफ्नो घरको नजिकको छेउ छिमेकीहरूलाई पनि या छिमेकी होस् या आफ्नो सन्तानलाई नै होस् कसैलाई पनि एउटा अब म यति दिनको लागि बाहिर जाँदैछु मेरो यस्तो बर बिरुवाहरू मैले यसरी राखेको छु यस्तो ठाउँमा र यसलाई चाहिँ अब म आउनु अब ढिलो भयो भनेदेखि यसलाई यसो गरिदिनु भनेर चाहिँ म उनीहरूलाई जनाएर कुन बिरुवामा कति पानी हाल्ने कति मल हाल्ने है कसरी राखिदिने त्यो सबै बताएरउस्लाई जिम्मेवारी दिएर म चाहिँ जाने जान्छु अनि म मेरो बिरुवाहरूलाई बर बिरुवाहरूलाई चाहिँ म मेरो छोरा छोरीलाई जत्तिकै सन्तानलाई जत्तिकै माया गर्छु र यो त्यो बर बिरुवाको ध्यानको लागि चाहिँ म अर्कोलाई हेन्डओभर गरेर नै जान्छु